हेलो यो फ्लिपकार्ट हो मैले सामान अर्डर गरेको थिएँ तपाईँकोमा के यो सात तारिक आउने समय समय दिएको थियो तर यो समयमा आउनु सकेन किन किन चाहिँ ढिलाई भएको हो र के कारणले ढिलो भएको हो यो त म सधैँको कस्टोमर हो त मेरो त आइपुग्नु पर्ने टाइमली पैसा पनि मेरो त अलरेडी पेड भइसकेको छ अन्त किन चाहिँ ढिलाई भएको के गर्नु भएको तपाईँहरूले र जतिसक्दो तपाईँहरूले छिटो गरेर छिटो यो काइन्डली छिटो गरिदिनुहोस् मेरो यो सामान चाहिँ मलाई एकदम जरुरी छ